हेलो सुन्नु हुँदैछ ए मलाई अलिकति मैले किचन बनाएको छु कि त्यसले गर्दाखेरि अलि फर्निचरहरू मलाई चाहिएको छ कि त्यसले गर्दाखेरि तपाईँको दोकानबाट केही सामानहरू अलिक चाहिएको छ विशेष फर्निचरहरू मलाई बेडहरू चाहिएको छ अनि गोद्रेज चाहिएको छ आलमारी डाइनिङ टेबल चियरहरू यस्तो कुरोहरू चाहिएको छ अनि ती सामानहरूको दामहरू के कसो छ कति कति यसो मलाई चाहिँ हाई क्वालिटीको चाहिएको छ र दामहरू तपाईँले बताउनु सक्नु हुन्छ हजुर एकदम राम्रो क्वालिटीको चाहिएको छ कि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि मलाई चाहिँ थुप्रो सामानहरू चाहिएको छ त त्यसले गर्दाखेरि त्यसमा तपाईँको जुन त्यो सामानमा डिस्काउन्ट कतिको छ यसो बताइदिनु होस् न हजुर

हजुर

हजुर हजुर हुन्छ हुन्छ म एक दिन फुर्सद निकालेर म तपाईँको दोकानमा आउँछु ल